र मैले अब पहिला फुटबल खेलेकोदेखि है अहिलेसम्म हेर्दाखेरि चाहिँ धेरै डिफ्रेन्सहरू आएको छ है अहिले अब पहिला जस्तो चाहिँ छैन किन भन्दाखेरि अहिले चाहिँ तपाईँको गाउँघरमा है प्रायः तपाईँले क्लबहरू एकादमीहरू देख्न सक्नुहुन्छ है र गभर्मेन्टले पनि ग्राउन्डहरू हेर्नुहोस् पहिला जस्तो छैन अहिले राम्रो ग्राउन्डहरू लिगहरू तपाईँको प्रायः खेलाउँछ गभर्मेन्टले जस्तै यहाँ सिक्किम प्रिमियर लिग अहिले हुँदैछ तपाईँको है धेरै एडभान्स भएको छ र अहिले अब तपाईँको पञ्चायत थ्रु तपाईँले सालमा बल फुटबल भलिबलहरू जे भने पनि स्पोर्ट्सको क्षेत्रको पाउनुहुन्छ र अहिले अब यो तपाईँले हामीले चाहिँ अब एउटा मिहिनेत गरेर एउटा क्लबमा पस्ने चान्स पायो भने चाहिँ त्यसबाट तपाईँले अझै ठुलो क्लब जस्तै मोहनबगानहरू भयो तपाईँको त्यस्तो क्लबहरूमा पस्न पायो भने र एकखेप आई लिग खेल्नु पायो भने चाहिँ तपाईँले न्यासनल इन्टरन्यासनल खेल्न सक्नुहुन्छ र तर त्यहाँसम्म पुग्नु पनि धेरै सजिलो चाहिँ छैन है धेरै मिहिनेत गरेर पुग्नुपर्छ र अहिलेको हाम्रो यताको केटाहरूले चाहिँ तपाईँको हायरहरू प्रायः खेलेको देख्न सक्नुहुन्छ फुटबल बाह्रै महिना हुनथालेको छ आजकल चाहिँ यतातिर पहिला जस्तो छैन सिजन गेम भएन अब फुटबल है र तपाईँले मिहिनेत राम्रो मिहिनेत गरेर जानुभयो एउटा क्लबमा पस्नुभयो भने चाहिँ तपाईँ इन्टरनेसनलसम्म पनि खेल्न सक्नुहुन्छ